मलाई यो चराचुरुङ्गीहरूलाई भयो मलाई यो जति पनि प पशुपन्छीहरू भयो मलाई एकदमै मनपर्छ अन्त मलाई मैले घर आँगनमा मैले चराचुरुङ्गीहरू आएको मलाई हेर्नुमा मनपर्छ अनि चराचुरुङ्गीहरूलाई दानापानी त यसरी दिन सकेको छुइनँ राख्नु पनि सकेको छुइनँ तर पनि मलाई चराचुरुङ्गीहरू आएर बसेकोहरू कुनै पनि जनावरहरू आएर बसेकोहरू मलाई मनपर्छ र म पनि एउटा घरमा कुखुरा बाख्राहरू कुकुरहरू यसरी मनपराउँछु र कुनै पनि जीवजन्तुहरू आएर बसेको मलाई मनपर्छ यो राम्रो कुराहरू हो हाम्रो गाउँघरमा यसरी चराचुरुङ्गीको आवाजहरू सुन्नु चराचुरुङ्गीहरू आएर बस्नु घरमा आउनु यो हाम्रो लागि एकदमै राम्रो कुराहरू हो अनि हामीलाई मनपर्छ र यस्तो कुराहरूलाई हामीले समर्थन पनि गर्नुपर्छ कतिवटा कुराहरू अहिले हाम्रो पाहाडी भेकमा लुप्त हुँदै गएको कतिवटा जन्तुहरू जनावरहरू चराचुरुङ्गीहरू छन् यसलाई हामीले संरक्षण गर्नुपर्ने कुराहरू यिनीहरूलाई रेखदेख गर्नुपर्ने कुराहरू यो एकदमै राम्रो कुराहरू हो यसले चाहिँ मलाई एकदमै मनपर्छ मलाई एकदम राम्रो लागेको कुराहरू चाहिँ यिनै हुन्